हामीले हाम्रो घरमा पाहुनाहरू आउँदाखेरि के गर्छौँ भनेदेखिन्को पाहुना अब पाहुनाहरू आउनुहुँदैछ हाम्रो घरहरू मजाले हामीले नि त्यहाँ मिलाएर राख्छौँ चटक्कै पारेर हैन आफूलाई पनि एकदमै मैलाझैला चाहिँ नदेखोस् हाम्रो घरमा भनेर हामी साफ सफाइको पहिला ध्यान राख्छौँ अनि सट्टै उनीहरू आएपछि उनीहरूलाई हामीले बोलाउँछौँ बस्नुहोस् भनी हामी उनीहरूलाई एकदमै आदरपूर्वक हामीले उनीहरूलाई बसाउँछौँ बसाएपछि उनीहरूलाई के दिनुपर्छ पहिला हामीले जस्तो पानी दिन्छौँ पानी दिँदाखेरि गरम पानी खानुहुन्छ कि ठन्डा पानी खानुहुन्छ उनीहरूलाई सोधेर हामीले कस्तो पानी तपाईँहरू पिउनुहुन्छ भनेर उनीहरूलाई हामीले उनीहरूको चोइसअनुसारले हामीले उनीहरूलाई पानी दिन्छौँ गरम नर्मल अब खानेलाई नर्मल हैन त्यसरी दिन्छौँ अब गरम महिनामा आउनुभयो भने त प्रायः पाहुनाहरू सबैले चिसो पानी खोज्नुहुन्छ अनि उहाँहरूलाई हामीले चिसो पानी दिन्छौँ अनि पानी दिएको पछाडि हामीले उनीहरूलाई चिया बनाएर दिन्छौँ चिया बनाएर दिन्छौँ अनि कसै कति पाहुनाहरू यस्तो हुन्छन् कि उनीहरूलाई चिया खानु चिया पिउनु चाहिँ एकदमै मन पर्दैन र उनीहरूलाई हामीले चिया दिँदैनौ अनि हमीले जस्तो उनीहरूलाई जुसहरू प्रोभाइड गर्छौँ हैन जुसहरू दिन्छौँ उनीहरूलाई चिया खानुहुनेहरूलाई चिया दिन्छौँ र जुस खानुहुनेहरूलाई हामी जुस दिन्छौँ यसरी नै हामीले हाम्रा पाहुनाहरूलाई अब त्यहाँदेखिन्को हामी उनीहरूसँग बात गर्दै बात गर्दै हैन के के फेरि उनीहरूले पनि चिया पिउँदै जुस पिउँदै उहाँहरू बात गर्नुहुन्छ हाम्रो यस्तै के कस्तो यस्तै बातहरू भएपछाडि हामीहरूले उनीहरूलाई खानाको विषयमा र उनीहरूलाई हामीले खाना दिन्छौँ र पाहुनालाई खाना दिनु पर्नेमा चाहिँ मलाई चाहिँ एकदमै धेरै उहाँहरूलाई चाहिँ जस्तो कोही कोही त सब्जीहरू खानुहुन्छ हैन माछा मासु खानुहुँदैन माछा मासु खानेहरूलाई चाहिँ मलाई एकदमै धेरै मन पर्ने खसीको मासु र म उहाँहरूलाई खसीको मासुहरू बनाएर उहाँहरूलाई दिन्छौँ जस्तो दाल भयो भात पापड बनायौँ एउटा सब्जी बनाए जस्तो भुजियाहरू बनायौँ अनि उनीहरूलाई मासु बनाएर उनीहरूलाई चाहिँ खानाहरू मलाई एकदमै धेरै मन पर्ने जस्तो मलाई मन पर्छ र उहाँहरूलाई पनि त्यस्तै धेरै म दिन्छु अनि जस्तो चाहिँ म यो समान मासुहरू खानुहुँदैन उहाँहरूलाई चाहिँ पनिर बनायो हैन पनिर दियो भात पनिर दाल चिप्स अनि सब्जीहरू यस्तोहरू चाहिँ दिएर हामी हाम्रा पाहुनाहरूलाई खुसी राख्छौँ अनि खुसी राख्नुको साथसाथ उनीहरूलाई उनीहरूलाई जे जे चाहिन्छ जे जे बनिन्छ उनीहरूलाई हामी सबै दिन्छौँ